कालिम्पोङ जिल्लामा पर्ने गाउँहरूमा उत्पादन गर्ने थोकहरू चाहिँ हाम्रो धेरै छ जसमध्ये चाहिँ हो धान कोदो मकै सागपातहरू र यही सागपातहरूमा चाहिँ हाम्रो आउँछ जस्तै आलु कोपीहरू धेरै धरै प्रकारको है र सागहरू हुन्छ अनि करेला घिरौला लौकाहरू इत्यादि हामीले उत्पादन गर्ने गर्छौँ र यही सब्जीहरूलाई लगेर हाम्रो बजारहरूमा बेचेर पैसाहरू कमाउने गर्छन् र कालिम्पोङ जिल्लामा पर्ने बजारहरूमाको बजारहरूको कुरा गर्नुपर्यो भने बजारहरूमा चाहिँ हाम्रो कालिम्पोङ जिल्लामा कुनै कारखाना कम्पनीहरू चाहिँ छैनन् तर बजारमा चाहिँ हाम्रो चाहिँ खदा प्रिन्टिङहरू हुने गर्छ र फ्लोरिकल्चर भने छैन र लोकल इन्डस्ट्री जसमा चाहिँ हामीले नुडल्सहरू नुडल्सहरू बनाउनेहरूको इन्डस्ट्रिजहरू हाम्रो कालिम्पोङमा छ जस्तै अरू अरू भन्नु हो भने बिस्किट्सहरूको छ नुडल्स भयो अनि केक्सहरू नि बनाउने गर्छ र अरू भिन्न भिन्न प्रकारको र इत्यादि कुराहरू पनि बनाउने गर्छन्